मलाई मन पर्ने पौडीको गन्तव्य समुद्र तट नै हो किनभने समुद्रको खुला वातावरण स्वच्छ पानी साथै वरपरको प्राकृतिक सौन्दर्यको आनन्द लिँदै पौडी खेल्नुमा एउटा छुट्टै आनन्द छ समुद्र तटको छालहरूमा पौडी खेल्दा मानसिक तनावहरू पनि हराएर गएको महसुस हुन्छ यहाँको नजिकै भएको नदीमा बालासन नदी महानन्द नदी इत्यादि हुन्